अब भन्नुपर्दाखेरि चाहिँ सबैभन्दा गर्वको कुरा चाहिँ के हो भने जब मैले युट्युब च्यानल खोलेको थिएँ है युट्युब च्यानल खोलेर फेसबुक च्यानल खोलेँ त्यति बेलाखेरि चाहिँ अब सुरु सुरुमा चाहिँ मलाई लाग्थ्यो यही केही नहुने रहेछ मेरो भिडियोहरू त नचल्ने रहेछ मान्छेहरू मलाई मन नपराउँदा रहेछ मेरो भिडियो कन्टेन्टहरू मन नपराउँदा रहेछ भनेर सोच्थेँ अन्त बादमा जब गएर मेरो एउटा दुईवटा भिडियो चल्न थाल्यो मान्छेहरूले मनपराउन थाल्यो मेरो बोल्ने शैली मेरो सबै कुराहरू मनपराउन थाल्यो र राम्रो राम्रो प्रकारका उहाँहरूले कमेन्टहरू गर्नुभयो मेरो पोस्टतिर लाइकहरू गर्दै गयो तबदेखि चाहिँ आफूले आफूलाई मलाई गर्व लाग्न थाल्यो कसैले मलाई मैले नचिनेको मान्छले मलाई यस्तो मान्छे ए तपाईँ यस्तो यस्तो होइन यस्तो भिडियोहरू बनाउनुहुन्छ होइन भनेर मलाई सोध्दाखेरि चाहिँ गर्व लागेर आउँछ र यो चाहिँ मेरो उपलब्धि नै म मान्छु